हेलो दाजु मैले तपाईँको दोकानबाट आज नौ बजी मैले चाउमिनहरू मगाएको थिएँ कि किन आएन के कारणले होला है ए पानी आएर ढिल ढिलो भयो ए त्यसो भने कति बजीसम्म आउनुसक्छ ए त्यसो हो भने अहिले एक बजी आउनुसक्छ ए ल ल त्यसो भ त्यसो भने ल्याइदिनु है एक बजी चाहिँ ल